हामी बिहामा गए गएको छौँ तर पानीको पुरा प्रब्लम भएकाले गर्दाखेरि पानी ठुल्ठुलो बिहा गर्नुलाई अप्ठ्यारो पर्छ त्यसै कारण हामी हामी आफ्नो प्राइभेट पानीहरू छ ल्याएर जम्मा गरेर डोलहरूमा भरेर अब त्यति मात्र नपु त्यतिले पनि पुगेन भने फेरि हामी कमानबाट ट्याक्टरमा मगाउँछौँ त्यही पानीहरू जम्मा गरेर हामी ठुल्ठुलो बिहाहरू गर्छौँ गर्छौँ साथी भाइहरू पनि आउँछन्